हेलो दाजु नमस्कार है के गर्नु हुँदैछ हो अन्त ए होइन हौ तपाईँकोमा यो सब्जी पो बेच्ने छ अरे त हो म साङ्चे कमान ए के के चाहिँ छ होला हो ए होइन हौ त्यो कसरी होला हो दाजु ए होइन दाजु भोलि कालिम्पोङ लैजाउँ भनेर यसो आउनुपऱ्यो भनेर नि तपाईँकोमा सब्जी पनि बेच्ने छ अरे भनेर सुनेको थिएँ त्यही भएर नि म त अब तपाईँको के के छ सबै लाने अब हुन्छ अब बिस बिस केजी तिस केजीको हिसाबले त्यही भएर नि सिमीहरू सिमीहरू पनि छ होला है ए त्यो तुने तुने बोडी छ दाजु त्यो त एकदम दामी हो नि सब्जी त्यही बेसी बिक्री हुन्छ अन्त त्यही भएर नि

ए होइन होइन अब अलिअलि होला नि त सबै लाँदाखेरि अब सबै बिक्री हुनुपऱ्यो नि त होइन अब अलिअलि सबै लैजाउँ भनेर नि ह हजुर भोलि लैजाउँ भनेको भेटायो भने चाहिँ अहिले निस्कनु पऱ्यो भनेर नि अहिले अहिले म उता यो के भन्छ पो मङ्गलधुरा भन्नेको के साङ्चे कमान को त्यहाँ पो छु त्यहाँ पनि अलिअलि भेटायो त्यही भएर नि अन्त माथि बि बिक्री नभएको चाहिँ तारखोला पनि लान्छु नि त त्यही भएर हजुर हजुर भोलि कालिम्पोङमा कति हुन्छ बिक्री भएन भने चाहिँ तारखोला लैजाउँ भनेको म त्यसो भए अहिले निस्कँदा हुन्छ दाजु ए हजुर हजुर खोइ चिनेको जस्तो लाग्यो कता कता देखेँ जस्तो पनि लाग्यो हो तपाईँलाई म सबित यहाँ बिरूको दा यो दामहरू अलिक मिल्छ होला है ए त्यही भएर नि अब बो अहिले आउनुपऱ्यो अहिले भर्खरै दस बज्दै रहेछ हो अब बा बाह्र बजीको योमा आइपुग्छु होला कि त्यहाँ टिप्दै गरिदिनुहोस् न हो आ अहिले हतार पनि छ फेरि अर्को गाउँ पनि जानुपर्छ त्यही भएर नि ऊ एक जग्गा साग पनि छ अरे कि त्यो साग पनि लैजाउँ भनेको नि अलिकति तिन अब दस मुठा जस्तो छ अरे हो अन्त त्यहाँ मुलीहरू पाउँदैन दाजु मुलीहरू त दामी हुन्छ

छुर्पीहरू नि पाउँछ होला है त्यो भयो भने चाहिँ सबै उठाउँ भनेको अलिअलि दही सहीहरू यसो हो दहीहरू नि भेटायो भने हुन्छ त्यसो भने म भरेतिर आउँछु नि ल हजुर ल ल ल ल हुन्छ हुन्छ